नमस्ते भाइ हिजो मैले तपाईँबाट जो क्यामेरा लिएको थियौँ नि साँच्चै हिजो जस्तो लिनु साथै म घर गएँ त्यस बादमा मेरो केही फोटोहरू मलाई लिनु थियो परिवारको साथमा कि साँच्चै भन्दा नि एकदमै एकदमै एकदमै राम्रो र एकदमै हुन्छ नि राम्रो गुणत्त्वले भरिएको फोटोहरू मैले पाएँ कि मलाई लाग्दैछ भाइको जुन यो प्रडक्ट छ है एकदमै राम्रो एकदमै राम्रो छ र म आशा गर्छु आशाको साथमा मेरो भाइलाई यो भन्छु पनि कि नेक्स्ट फेरि यस्तो कोही किन्ने छ र किन्न कोही आउँदैछ भने चाहिँ खास भाइको दोकानै म प्रथमचोटि चाहिँ देखाउनेछु ल जति पनि हुन्छ है किनकि म यो फिल्डमा पनि छु फिल्डमा पनि छु म गर्छु पनि यो कामहरू है एज ए से लाइक काम पनि गर्छु र म यो हिसाबले म यदि त्यस्तो कुनै कस्टमर मैले पाएँ जो इच्छुक छ कि क्यामेरा लिनुमा भनेपछि म भाइको दोकानै देखाउँछु र एकदमै राम्रो प्रडक्ट छ भाइ ल र यही विश्वासको साथमा नै म भाइलाई भन्दैछु धन्यवाद